अब पहिलाको स पहिलाको समयमा अब दिसा पिसा दिसा पिसाब गर्नु त अब साह्रै पर्थ्यो साह्रै पर्थ्यो टट्टी पिसाब गर्नलाई अब जङ्गलहरू जानु पर्थ्यो है विशेष गरी छोरी मान्छेहरूलाई है साह्रो पर्छ अब केटा मान्छेहरू त अब केटा मान्छे नै भइगयो उनीहरूलाई केही पनि हुँदैन है अब छोरी मान्छे अब छोरी मान्छेले त अब नुहाउनु पर्यो है बाथरुम अब टोइलेट ए टट्टी पिसाबहरू गर्नका लागि अब साह्रो पर्थ्यो अब बाहिर जङ्गलतिर अब असुविधा हुन्थ्यो है अहिले त केही छैन अहिले अहिले त घर अब घरमै अब घर घरमै अब टोइलेट बाथरुमहरू अब छ है अब टोइलेट बाथरुमहरू छ नहुनेहरूको घरमा पनि त अहिले त अब सरकारहरूले दिँदैछ सरकारबाट आउँदैछ है अहिले अहिलेको अब के भन् के भन्नु पहिलाको जमानामा अब त्यस्तो पहिलाको पहिलाको जमानामा त्यस्तो थियो है बाहिर अब बाहिरतिर गएर अब त्यस्तो झाडा पिसाब गर्नेहरू है तर अहिले त त्यस्तो त्यस्तो केही छैन अहिले एकदम राम्रो भएको छ है एकदम डेभलप भएको छ अब गाउँ बस्तीतिर सबैतिर एकदम चेन्ज भएको छ है